गार्डनिङ चाहिँ मेलै हबी बनाउनुमा चाहिँ अब कसरी उयो गरेँ भन्दा चाहिँ अब मैले चाहिँ गार्डनिङ चाहिँ अब लक डाउनदेखिको सिकेँ अब लक डाउनमा अब म एकदमै लोन्लीनेसले हिट गरेको थियो अनि हाम्रो घरको बाहिर चाहिँ सानोबडे आँगन छ अनि त्यो आँगनमा चाहिँ अब अब त्यस्तो बाहिर निक्लिन त अलाउ थिएन तर पनि अब बेलुका साँझमा चाहिँ म त्यो सानो सानो फुलहरू त्यतिकै रोप्थेँ अब त्यो अल्छी लागेर पनि हो मेन चाहिँ तर अब त्यो गार्डनिङ गर्दा चाहिँ मैले अलिकति भए पनि त्यो मेन्टल पिस पाएँ अनि त्यहाँदेखिको त्यतिकै त्यतिकै अब त्यो बिस्तारै बिस्तारै अहिले अहिले अहिले चाहिँ अब हबीमा कन्भर्ट भयो अब फर्स्ट चाहिँ अब मैले लक डाउनमा यसो स्टार्ट गरेको पहिला चाहिँ अब मेरो जो घरको जो आन्टी छ उहाँले चाहिँ एकदमै अब गार्डनिङ पुरा गर्नुहुन्थ्यो अब उनीहरू जति पनि अब फुलहरू छ आन्टीले नै रोप्नुहुन्थ्यो अनि आन्टीले पहिला सानोमा मैले चाहिँ अब हेर्थेँ अब आन्टीले कसरी रोप्छ अनि त्यो चाहिँ मैले अब लक डाउनको टाइममा एप्पलाई गरेँ अनि त्यो गार्डनिङ गर्दाखेरि चाहिँ अब मैले फेरि अब मेन्टल पिस पनि पाएँ अहिले त मान्छेको त्यही त हो अब मेन्टल पिस अब कसरी पाउँ कसरी पाउँ भइरहेको हुन्छ मैले चाहिँ अब गार्डनिङको थ्रू चाहिँ त्यो मेन्टल पिस मैले त्यो गेन गरेँ अनि त्यतिकै त्यतिकै अब बिस्तारै बिस्तारै अब हबीमा कन्भर्ट भयो